यो हाम्रो नेपाली भाषाबारे चाहिँ है हाम्रो भाषा एकदम राम्रो है हाम्रो नेपाली भाषा चाहिँ हामी खासगरी सोचिलियौँ भने हामीले गहन विषय लिएर गहन विचार गरेर गऱ्यौँ भने यो चाहिँ एकदम हाम्रो नेपाली भाषा चाहिँ एकदम साधारण सरल भाषा हो हाम्रो सक्छ तर अहिलेको नानीहरूले चाहिँ एउटा उहाँहरूले चाहिँ एउटा नपढेर हो कि है यसलाई अध्ययन नगरेर हो कि यसलाई एकदम भाषालाई चाहिँ नेपाली भाषालाई चाहिँ एकदम अप्ठ्यारो मान्छ है अब जान्दिनँ त्यो खालको एउटा नानीहरूकोमा एउटा मानसिकता भएको छ अहिले प्रायः अहिले यो जेनेरेसनले हो कि है एउटा मोबाइलको कारणले गर्दा हो कि होइन यो एउटा बेसी रोमान्समा भुलिएर हो कि अहिलेको नानीहरूलाई चाहिँ नेपाली भाषा चाहिँ एकदम साह्रो भएको जस्तो है लेख्नु पनि साह्रो तर मलाई नराम्रो चाहिँ आब केमा लाग्छ भन्दाखेरि चाहिँ आज आएर नानीहरूले आफ्नै भाषा एउटा नेपाली भाषालाई है एउटा अहा हेला गरेको जस्तो लाग्छ किनभने आफ्नो भाषालाई चाहिँ माया गर्नुपर्छ हामी जातीय हामी नेपाली जाति हामी गोर्खा भएपछि आफ्नो भाषालाई आफ्नो आमा हो भाषा भनेको आफ्नो आ मातृभाषा हो है त्यसलाई चाहिँ हामीले एकदम हामीले नै यसलाई चाहिँ अब स्वेच्छारुपले अध्ययन गहन चिन्तन गरेर यसलाई नेपालीलाई चाहिँ हामीले चाहिँ सरल बनाउनु पर्छ यता अहिलेको नानीहरूले चाहिँ के गर्छ भनेदेखि तपाईँको अब इन्टरटेन्टमा बेसी ध्यान दिएर है नेपाली भाषालाई एकदम हेलचेक्राईँ गरेको जस्तो मैले एउटा अनुभव गरेको छु र त्यो चाहिँ एउटा अहिलेको जेनरेसनले यसरी गर्नु भने पछि आउने जेनेरेसन झन् नेपाली भाषालाई चाहिँ कस्तो खालको यसलाई सम्हाल्छ यसलाई कसरी चाहिँ टेक गर्छ होला जस्तो लाग्छ मलाई चाहिँ यसैले हामीले चाहिँ अब नेपाली भाषालाई चाहिँ माया गरेर है यसलाई एकदम सानोदेखि नै नानीहरूलाई चाहिँ राम्रो विचार राखेर आमा बाबाले पनि नानीहरूलाई एकदम नेपाली भाषामा चाहिँ धेरै ज्ञान दिनुपर्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ